साथी हेर न मैले त है अस्ति अब आजकल सबैजनाले नै अब अनलाइन अनलाइन भनेर भन्छ र मैले पनि कस्तो हुँदोरहेछ यो पालि चाहिँ म पनि अनलाइनमा ट्राई गर्नु पऱ्यो भनेर मैले चाहिँ अनलाइनबाट एउटा साडी मगाएको थिएँ त्यहाँ हेर्दाखेरि चाहिँ त्यो चाहिँ क्यामाराको आलिक तारिफ जस्तो लाग्यो हौ एकदमै देखाउँदाखेरि चाहिँ नक्सामा एकदमै दामी देखाउँछ तर वास्तवमा त्यो आउँदाखेरि चाहिँ माल चाहिँ ज जतिको अब त्यहाँ देखाएको हुन्छ त्यत्तिको चाहिँ राम्रो हुँदैन रहेछ बेकारको रहेछ त्यो साडी त म त एकदमै त्यो अनलाइन साडी किनेर चाहिँ एकदमै पस्ताएँ र तपाईँहरूले पनि साथीहरू किन्दाखेरि चाहिँ साडी किन्दाखेरि चाहिँ बहुत अनलाइनमा चाहिँ होसियारी भएर चाहिँ तपाईँहरूले किन्नु पर्ने रहेछ है म चाहिँ भुप्रिएँ र तिमीहरू चाहिँ म जस्तो चाहिँ न भुप्रिनु